केटा केटीहरूले खेल्ने खेलाहरूमा चाहिँ है केटीहरूमा चाहिँ महिलावर्गमा चाहिँ केटीहरूले चाहिँ खेल्ने खेलहरू चाहिँ जस्तो भाँडाकुटी गड्डी गुडिया बेहुला बेहुली हुन् है र केटाहरूमा चाहिँ खोपी तास डाइस कौडी हुन् र केटा र केटी पुरुष र महिला दुवै सँगै खेल्ने खेलहरूमा चाहिँ बित्ती पिट्टू अमल डमल लुकामारी इन्चु पिन्चु र डुमारा हुन् है र अब खेल्ने केटा र केटीले खेल्ने खेलहरूमा फरक भन्नु पर्दाखेरि चाहिँ केटीहरू चाहिँ अब आलिकति घरेलु भएकोले गर्दा है अब भाँडाकुटी त्यस्तै खेल्छ र केटाहरू चाहिँ ले चाहिँ अब खोपी तास डाइस योहरू चाहिँ सबै पैसामा बेट गरेर खेल्ने खेलहरू हुन् है त्यही कारण अब फरक चाहिँ त्यति मात्रै छ